गाउँमा बिजुलीको प्रयोग धेरै कुरामा हुन्छन् जस्तै हामीले आफ्नो सुविधाहरूको लागि रात पर्दाखेरि बल्बहरू हामीले प्रत्येक कोठा कोठामा लगाएर उज्यालो रोशनीको लागि हामीले लगाउने गर्छौँ र गाउँ बस्तीमा विशेष हामीले फेनहरू गर्मीमा फेनहरू त्यसरी नै जाडो महिनामा हिटरहरू त्यसरी नै फ्रिज धेरै कुराहरू हामीले बिजुली सम्बन्धी कुराहरू प्रयोग गर्ने गर्छौँ र त्यसमा फेन लाइट बल्ब फ्रिज कुलर हिटरदेखिको लिएर यस्ता धेरै कुराहरू छन् र कृषिमा चाहिँ हामीले मोटरहरू युज गर्ने गर्छौँ र हामीले बिजुली प्रति एकदमै हामी निर्भर यही कुरहरूले गर्दा हुन हुन्छौँ र त्यसरी नै पोल्ट्री फार्मिङ मैले गरेँ हामीले मैले गरेको छु त्यसरी नै त्यो पोल्ट्री फार्मिङ गर्दाखेरि तिनीहरूलाई पनि गर्मीमा फेन राती धेरै बल्बहरू लगाउनु पर्छ र त्यसरी नै जाडो महिनामा हिटर गर्मीमा फेन कुलरदेखिनको लिएर यस्ता विभिन्न सामानहरू हामीले प्रयोग गर्नुपर्छ र यस्तो कुराहरू हामीले लगाउनु पर्छ र हामी बिजुलीमा निर्भर हुनुपर्छ